मेरो प्रिय खेल चाहिँ फुटबल हो अनि मलाई चाहिँ किन मनपर्छ भन्दाखेरि चाहिँ अब फुटबल खेल्दाखेरि चाहिँ अब धेरै मज्जा आउँछ त्यसमा कुद्नुहरू पनि हुन्छ साथीहरूसँग का बोल्दै जिस्किँदै खेेल्न पनि पुरा मज्जा आउँछ अनि मलाई फुटबलै किन प्रिय छ भन्दाखेरि चाहिँ मैले जिन्दगीमा फर्स्ट टाइम अब केही खेल खेलेको भनेको फुटबलै हो त्यही भएर चाहिँ मलाई फुटबल अति नै मनपर्छ